मेसोमा मैले बेडसिट मगाएको थिएँ राम्रो आएछ राम्रो क्वालिटीको रहेछ ओछ्याएर नि हेरेँ राम्रो लाग्यो अब फेरि पनि अरू कुरो अरू सोफा उयो कबरहरू पनि मगाउनु पऱ्यो यसमा राम्रो धेरै राम्रो क्वालिटी आउँदा रहेछ मलाई साह्रै मनपऱ्यो अरू कुरो पनि मगाउने मगाउँछु म मलाई मनपऱ्यो मलाई राम्रो लाग्यो